मैले चाहिँ फ्लिपकार्टमा एउटा फोन हेरेको थिएँ त्यो फोन मलाई जरुरत पनि थियो अनि त्यो फोन हेर्दे जाँदाखेरि त्यसको रिभ्यूहरू चेक गरेँ मैले है अन्त रिभ्यू चेक गर्दाखेरि एकदमै राम्रो लाग्यो त्यही भएर मैले मगाएँ अनि त्यो फोन मकहाँ आइपुग्दाखेरि मैले आफै युज गरेँ त्यसको क्यामेरा चेक गरेँ क्यामेरा एकदमै सोचेको भन्दा धेरै राम्रो लाग्यो साथसाथै स्टोरेज अनि यसको ब्याट्री पनि एकदमै राम्रो लाग्यो धेरै खुसी पनि लाग्यो साथ साथै धेरैभन्दा धेरै राम्रो लाग्यो